अब अहिले हेर्दा चाहिँ हाम्रो यहाँको अब जुन चाहिँ युवाहरू छ अब खेलकुदतिर चाहिँ अब निकै नै आफ्नो चाह इन्ट्रेस्ट देखाएको जस्तो मलाई लाग्छ अब उदाहरणको रूपमा लिँदा हाम्रो यहीँ सिक्किमकै अब छिमेकी राज्य भनौँ सिक्किमबाट बाइचुङ भुटियालाई अब उहाँलाई कसले चिन्नु हुँदैन उहाँले चाहिँ आफ्नो जुन चाहिँ प्यासन आफ्नो जुनुन छ र उहाँले त्यही जुन चाहिँ फुटबललाई चाहिँ आफ्नो करियर बनाएर लानुभएको छ सुनील छेत्री भयो उहाँले पनि फुटबललाई नै आफ्नो करियर बनाएर लानुभएको छ अब हाम्रो या विद्यार्थीहरूमा पनि म धेरै नै चाह देख्छु यस्तो खेलकुदमा चाहिँ अब जस्तो यहाँनिर अब फुटबलको प्रितियोगिता त अब यता हाम्रो पहाडतिर त भइ नै रहन्छ त्यसमा पनि अब धेरै विद्यार्थीले विद्यार्थीहरूले सहभागी लिने गर्छ